अब यो सबै सम्हाल्नु त कहिले काहीँ त दिक्क लाग्छ पनि होइन तर अब हामीले अब यो दिक्क लागेर भएन स सबै जँहा काम गरे पनि मैले अब गगभर्मेन्ट जब गरोस् या टिचिङ गरोस् या आफ्नै काम गरोस् जहाँ गएर पनि आफ्नो घर परिवार र अब यो आफ्नो काम सम्हाल्नु त आफूले ब्यालेन्स अब वर्क एन्ड होम ब्यालेन्स त गर्नै पर्छ हामीले गए जँहा काम गरे पनि होइन मैले अब आफ्नै काम गर्दा झन् सजिलो परिन्छ किनभने कुनैबेला हाम्रो घरमा कोही गेस्टहरू आयो भने आफ्नो काम छ भने अब स्टाफलाई सिकाएको छ स्टाफलाई अब राम्ररी काम गर्नु भनेर बिचमा जाँदा पनि भयो तर मैले अब त्यही काम सपोज गभर्मेन्ट काम या स्कुलमा गरेको भए पुरै दिनको छुट्टी लिनु पर्थ्यो हाफ डे छुट्टी लिनु पनि पाइन्छ तर अब त्यो अलि अफ्ठ्यारो परिन्छ आफ्नै काम हुँदा निक्कै सजिलो हुँदो रहेछ अनि त्यसमा म पनि मेरो सासू अनि हज्बेन्ड नानीहरूले बुझिदिन्छ सहयोग गरिदिन्छ मलाई घरको कामहरू गर्नुलाई जस्तै म बिहानै उठेर खाना साना बनाइकन खाजा साजा खाइकन म नौ बजी नै निस्किहाल्छु नाइन थर्टीतिर नाइन नाइन थर्टीतिर निस्किहाल्छु कामको लागि अनि काम त्यतिन्जेल अब एघाह्र बजीसम्म स्टाफ पनि आइपुग्छ अनि त्यही गरेर बिहानै लन्च बनाएर गएको हुँदा म घर फर्केर दुई बजीतिर अब बिचारा मेरो सासू आमा बुडी भएपनि अब उहाँले पुरै हेल्प गरिदिनुहुन्छ खाना साना बनाएर भातहरू पकाएर रेडी गरिदिनुहुन्छ मैले बिहान नै सब्जी दालहरू बनाएर जान्छु त्यस्तो अब मिलेर काम गर्नुपर्छ जहाँ काम गरेपनि घरमा होस् या अफिस या दोकान होस् जहाँ पनि सबैजनासँग मिलेर बस्यो मिलेर अब आफ्नो प्रबलमहरू आफ्नो समस्याहरू एक अर्कालाई सेयर गऱ्यो भने चाहिँ जहाँ पनि आफ्नो ब्यालेन्स गर्नु सजिलो हुन्छ जस्तो लाग्छ मलाई होइन नानीले पनि त्यही अनुसार बुझिदिन्छ नानी स्कुलबाट फर्केर आफै होमवर्क गरिरहेको हुन्छ नानीले पनि अनि जुन जुन आएन पाँच बजीदेखि छ बजीसम्म चाहिँ सिकाइदिन्छु त्यही अनुसारले डेली रुटिन चल्दै जान्छ अब डेली रुटिन हुँदा हुँदा कहिले कहीँ दिकदार त लाग्छ तर त्यसको लागि चेन्ज गर्नुलाई हामी अब एउटा क्रिएटिभ केही अब कतै घुम्न जान्छौँ समय समयमा समय समयमा कहीँ बाहिर खाना खान जान्छौँ त्यस्तो गर्नु जरुरी नै छ अनि कहिले कहीँ हामी साथी भाईलाई बोलाएर घरमा नै अब सानो तिनो डिनर पार्टीहरू गरिन्छ यसरी हामीले अब सबैजनासँग कुराहरू सेयर गरेर आफ्नो समस्या आफ्नो खुसी दुःख सुख सबै बाडेर अब आफ्नो परिवारसँग बस्यो भने हामीलाई सजिलै हुन्छ कुनै यस्तो प्रबलम कष्ट चाहिँ हुँदैन जस्तो लाग्छ मलाई है अनि हामी अब यसमा चाहिँ अब मेरो लोग्नेले पनि पुरा सहयोग गर्नुहुन्छ तिमी घर नबस्नु घर बसेर मात्रै हुँदैन आफ्नो एउटा सानो काम गऱ्यो भने आफूलाई पनि फ्रेस हुन्छ माइन्ड आफूपनि मान्छेहरू धेरै चिन्छ प्यार बाडिन्छ मान्छेहरूसँग कुरा गर्न तरिकाहरू होइन अब घरमा पनि अब घरमा बसेर मैले गृहणीहरूलाई मैले नराम्रो भन्नु खोजेको होइन अब साथ साथै दुईवटै काम गर्दा थकाईहरू त कहिले लाग्छ तर म त्यही अनुसार बिच बिचमा छुट्टी लिन्छु मिलाउँछु स्टाफसँग अब यो सबै कामहरू चाहिँ अब मिलाएर गर्नुपर्छ हामीले लोग्नेले पनि अब यसमा धेरै नै सपोर्ट गर्नुभएको छ अब मलाई नजानेको कुराहरू सिकाउनुहुन्छ कसरी गर्ने अनि अरू मैले नजानेको कुराहरूमा पनि धेरै हेल्पहरू पनि गर्नुहुन्छ अनि धेरै ठाउँमा मान्छेहरू पनि चिनाइदिनु भएको छ कसरी गर्नु कसरी काम गर्नु भनेर सिकाइदिनु भएकोले मलाई धेरै नै सहयोग भयो अब यो त सुरु काम त सुरूमा मेरो हस्बेन्डले नै स्टार्ट गर्नुभएको तर यसलाई यो कामलाई चाहिँ मैले अहिले नै मेरो हातमा लिएर मैले नै पुरै गर्दैछु यसमा अलिअलि सपोर्ट चाहिँ हस्बेन्डको छ हस्बेन्डले चाहिँ अरू काममा हेर्नुहुन्छ अब यो कारणले दुईजनाकै दुईवटा नै पाङरा रथको दुईवटा नै पाङराहरू चल्नुपर्छ भनेको जस्तै एउटा पाङराले मात्रै चल्यो अर्को पाङरा चलेन भने घर चल्दैन हेर्नुहोस् है त्यही अनुसार नै अब हाम्रो हामी एक अर्कालाई सपोर्ट गर्दै एक अर्काको दुःख सुखलाई बाड्दै अघि बढ्दैछौँ जीवनमा यसमा अब सहयोग त धेरै नै मेरो भन्नुपर्दा हस्बेन्डले गरेको छ अब परिवारको पनि धेरै नै साथ छ यसमा अब नजानु दोकान नगर्नु भनेर कसैले पनि अहिलेसम्म भनेको छैन सबैजनाले नै यसमा सपोर्ट दिइराख्नु भएको छ राम्ररी काम गर्नुहोस् राम्ररी गर्नुहोस् र पुरा त्रुथफुल्ली होइन अब धोका नदिइकन अरूलाई त्यसरी गर्नुहोस् न ठग्नुहोस् त्यही त हो सबैजनाले भन्नुपर्ने है अब हामीले पनि अब एकदम सफासँग कसैलाई मर्का नपर्ने गरिकन कसैलाई वेवकुफ नबनाइकन होइन सिधा पाराले नै हामीले काम गर्दैछौँ अब यो काममा म खुशी छु अब यो काम कहिलेसम्म निरन्तर नै गर्ने विचार छ मेरो पछिसम्म नै होइन मेरो छोरीले पनि धेरै नै साथ दिएको छ अब होपफुल्ली अब पछिसम्म नै यो काम राम्रै हुनेछ धन्यवाद